मलाई मन पर्ने खेलहरू चाहिँ फुटबल क्रिकेटहरू हो किनभने फुटबल क्रिकेटहरू खेल्दाखेरि आफ्नो जिउ पनि फुर्ति बस्छ आफु आफु पनि फिट भएको महसुस गर् गर्छु म र मलाई खेलाडीहरूमा को को मन पर्छ फुटबलबाट भन्दाखेरि सुनिल छेत्री रोनाल्डो मेस्सी नेमार हरू भयो तेस्तै अब क्रिकेटबाट मलाई क्रिकेटबाट मलाई मन पर्ने प्लेयरहरू भयो एमएस धोनी सचिन तेनडुल्कर विराट कोली रोहित शर्मा रोहित शर्मा अन्त दिनेश कार्तिकहरू मन पर्छ